रेडियो टेलिभिजनमा बोलिने नेपाली भाषा चाहिँ मलाई लाग्छ कि शुद्ध भाषा बोलिन्छ है र अर्को कुरो हामीले जुन भाषा दार्जिलिङमा प्रयोग गरेर बोलिरहेको छौँ यो भाषा चाहिँ शुद्ध होइन किनभने टेलिभिजनमा बोलिने व्यक्तिहरू चाहिँ पढ लेख हुन्छ र उहाँहरूले लेखिने र बोलिने भाषाहरू चाहिँ शुद्ध नेपालीमा लेखिएर लेखिएको हुन्छ र बोलिएको हुन्छ मलाई लाग्छ कि हामीले अहिले यहाँनिर दार्जिलिङमा हामी धेरैभन्दा धेरै मानिसहरूले आफ्नो भाषा भुलेर गइसकेको छौँ हाम्रो शुद्ध नेपाली भुलेर गइसकेको छौँ त्यसले गर्दाखेरि त्यसले गर्दाखेरि मलाई चाहिँ लाग्छ रेडियो टेलिभिजन छापाहरूमा चाहिँ एकदमै शुद्ध नेपालीलाई प्रयोग गरेर लेखिएर लेखिएको हुन्छ र बोलिएको हुन्छ मलाई लाग्छ कि शुद्ध नेपाली चाहिँ हाम्रो त्यहाँनिर नै हुन्छ किन भन्दाखेरि हाम्रो रेडियो र टेलिभिजन र छापामा गर्ने व्यक्तिहरू चाहिँ असल धेरै पढेको हुन्छ र धेरै नेपाली भाषालाई रुचि राखेर उहाँहरूले अध्ययन गरेको हुन्छ र त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरूले रेडियोमा र टेलिभिजनमा शुद्ध भाषालाई प्रयोग गरेको हुन्छ